हामी नेपालीहरूको चाहिँ उयो खिर चाहिँ खिर चाहिँ यसरी बनिन्छ अब यहाँ चाहिँ स्विट डिस भन्छ खिरलाई चाहिँ अनि त्यो खिर बनाउनुको लागि चाहिँ अलिकति चामल दुध अनि नरिवल नरिवल ड्राई फ्रुट्सहरू हाल्छ अनि तर अनि कम्तीमा कम्ती अब जस्तै खिर मसलाहरू पाउँछ नरिवल बदम चिनी चिनी चाहिँ अलिकति बेसी लगाउनुपर्छ पानी हाल्नु प पानी हाल्नु हुँदैन पानी चाहिँ उमालेर छोपिकन राखेर खालि पानी पानी नहालेर खालि दुधमा मात्रै दुध र चिनी चाहिँ अलिकति बेसी हाल्नुपर्छ चामल अलिकति कम्ती चामल अलिकती कम्ती हालेर दुध र दुध चिनीहरू चाहिँ अलिकति बेसी हाल्नुपर्छ